दाजु तपाईँको दोकानबाट अस्ति मैले नानीको लुगा लगेको थिएँ कस्तो खालके लुगा बेच्नुभएको हौ तपाईँहरूले त धुँदाखेरि पनि कलर गएर त्यही माथि पुरा सानो भयो छोटो न छोटो च्याङ्ले न च्याङ्ले पो भयो त एकपल्ट धुँदाखेरि नै पैसा तिरेको अनुसार त दाम सामानहरू पनि त्यस्तै खालके बिक्री गर्नुहोस् न हौ के खालको हौ तपाईँहरू त्यस्तो नगर्नुहोस् ल दाजु अबदेखिको